सबैभन्दा राम्रो लाग्ने चाहिँ सजिलो अनि छिट्टो पकाउँदा हुने चाहिँ चाम्रे नै हो किनकि यो चाम्रे हाम्रो नेपालीहरूमा हामी धेरै खाने गर्छौँ चाम्रे पकाउँदा धेरै मरमसलाको जरुरत पनि पर्दैन अनि छिट्टो पनि पाक्छ यसमा हामीले साधारणत टमाटरको अचार पिसेर चाम्रेसँग खानसक्छौँ यो मिठो खाद्य लाग्छ मलाई